हेलो तपाईँ मिलन दादा बोल्नु भएको हो हिजो मैले तपाईँको गाडी रिजर्भ गर्ने भनेको थियो नि मेरो साथीको बाबाको बाबा मित खस्नु भएछ त्यसैले गाडी क्यान्सल गर्यो भन्नु होस् ल